हाम्रो गाउँमा अरू मानिसहरूले बच्चाहरूलाई पोलियोबाट जोगाउनु जोगाउनु हरेक महिनामा खोपहरूको लगाउँछ खोप लगाउँछ पोलियोहरू खुवाउँछ अहिले त धेरै सुविधाहरू भएको छ पोलियो खुवाउनुको लागि घर घरमा पोलियो थोप पोलियो छ भनेर सल्लाह सुझाउ दिनु आउँछ भएन हरेक सङ्घ संस्थाबट ग्रुप खोलेको हुन्छ ग्रुपमा जस्तै सेल्फहेल्प ग्रुप आमा समूह यस्तोहरू भन्ने खोलेको हुन्छ हरेक समूहको ह्वाट्सएप नम्बरमा ग्रुप गरेको हुन्छ ग्रुपबाट म्यासेज छोडिदिन्छ म्यासेज छोडिदिएको कारणले गर्दा हरेक बच्चाको आमाहरूलाई पोलियो खुवाउनु पोलियो पोलियो खुवाउनु खोपहरू खोप लगाउनु हरेक महिनमा खोप लगाउनुहरू सल्लाह सुझाउ आउँछ भएन हेल्थ सेन्टरबाट माइकिङ गर्दै गाउँ गाउँमा कसको बच्चा कति वर्ष पुग्यो ये कति महिना पुग्यो भन्दै यतिको खोप छ भन्दै प्रचार प्रसार गरेर हिँडिरहेको हुन्छ त्यस कारणले गर्दा अहिले ए अहिले अहिले बच्चाहरूलाई अहिले बच्चालाई पोलियोबाट जोगाउनु एकदम सजिलो छ सजिलो छ र अहिलेसम्म पोलियोको कमी हाम्रो गाउँमा कसै बच्चाहरूमा छैन